हेलो बिहान मैले खानाको अर्डर गरेको थिएँ र कारणबस मेरो पाहुनाहरू आउनु सकेन र कम्पनीबाट यो डेलिभरी कम्पनीबाट मेरो पैसा मेरो एकाउन्टमा ट्रान्सफर गरिदिनुहोस् भनी म अनुरोध गर्दछु